खुसी मनाउँने कुराहरू त धेरै छ जस्तै अब म साथीहरूसित हुँदा बोल्दा अनि फुटबल क्रिकेट गेमस्हरू खेल्दा ओर्दा धेरै मज्जा आउँछ खुसी हुन्छ अनि धेरै मजा आउँछ खुसी लाग्छ अनि जब टाढोको सन्तान जस्तै बडा बडी दादा दिदीहरू भेट्न आउँछन् त्यति बेला अनि खुसी लाग्छ टाढाको मान्छेहरू भेट्न आउँदा चाडबाडतिर चाडबाडतिर हुन यस्ता ओर्दा खुसी लाग्छ है अनि केटाहरूसित केटाहरूको केटाहरूसित बाहिरतिर घुम्नु जाँदा ओर्दा धेरै जा लाग्छ